म चाहिँ नमिका हो र म चाहिँ पश्चिम बङ्गालबाट हो हैन अनि त हाम्रो पश्चिम बङ्गालको चाहिँ चिफ मिनिस्टर हो ममता ब्यानर्जी हो र ममता ब्यानर्जी आएकोदेखिन्को चाहिँ धेरै चेन्जेसहरू आएको छ हामी विद्यार्थीहरूको सबैको लाइफमा हैन अनि त उसले गर्दा चाहिँ अब स्कुल पढ्नेहरूलाई सबैलाई सुविधाहरू भएको छ स्कुल पढ्नेहरूलाई साइकल छैन भने साइकल दिइराखेको छ नाइन क्लासलाई हैन केटाकेटी सबैलाई सुविधा दिएको छ साइकलहरू दिएको छ र फाइभदेखि एट क्लासलाई शिक्षाश्री पाउँछ र एटदेखि उता नाइनदेखि चाहिँ टुवेल्भसम्मलाई कन्याश्री पनि एक प्रकारको मात्रै हुँदैन फाइभ नाइनदेखि टुवेल्भसम्मलाई चाहिँ हजार रुपियाँवाला कन्याश्री पाउँछ हैन के भन्ने र मतलब त्याँदेनको अठाह्र वर्ष पुग्यो भने चाहिँ पच्चिस हजार पाउँछ हैन अनि त धेरै सुविधाहरू दिएको छ र खाताहरू पनि दिन्छ ममता ब्यानर्जीले सबैलाई खाता अनि त क्लासवाइज मतलब क्लासमा एक एकजनाले पाँच सातवटा पर सब्जेक्ट गरी पाउँछ कितापहरू पनि फ्रीमा पाउँछ हैन अनि त साइकिलहरू पनि दिइराखेको छ र टुवेल्भ क्लास पुगे भने फोन किन्ने पैसा पनि दिन्छ ट्याब किन्ने पैसा फोन किन्ने पैसा धेरै सुविधाहरू दिएको छ उसले गर्दा अहिले हैन धेरै चेन्जेसहरू पनि आएको छ विद्यार्थीहरूलाई धेरैभन्दा पनि धेरै सुविधा भएकोछ र आमाहरूलाई पनि लक्ष्मी भन्डार भन्ने पाउँछ जो पच्चिस वर्षदेखि उता हैन हजार रुपियाँ गरी सबैले पाउँछ ओबिसी जेनरलहरूले चाहिँ पाउँछ हजार रुपियाँ गरी र एसटीहरूले झन् बाह्र सय गरी पाउँछ हैन धेरैभन्दा पनि धेरै सुविधाहरू आएको छ फोन किन्नेदेखिन्को लिएर कन्याश्री इनपुट सबैको पैसाहरू पाउँछ हो र अहिले त्यहाँदेखिन्को आउँछ टेक्नोलोजी हैन टेक्नोलोजीले चाहिँ धेरै सुविधाहरू भएको छ र फोन छ आब त्यसको गलत उपयोग गर्यो भने त्यसको गलतै हुन्छ हैन सही उपयोग गरे भने चाहिँ धेरै राम्रो छ पहिला फोन नहुँदाखेरि टेक्नोलोजीले अहिले यदि हामीले केही अनलाइन कामहरू गर्नुदेखिन्को लिएर सबै सक्छ हामीले हैन कतै जानुपर्यो भने पहिला खोजिरहनु पर्थ्यो मान्छे अहिले त सबैले फोन बोकेको हुन्छ फोनले गर्दा चाहिँ अब सबैले अब फोनमा यताउति बात गर्दा सबैको ऊ यो हुन्छ